त्यस्तो गाह्रो पर्ने मान्छेहरूसँग है अब समय बिताएको त त्यस्तो थाहा छैन अन्त तरै पनि दुई तिन वर्षअगाडि म सिक्किम गएको थिएँ है काम गर्नु लागि अन्त साथीले लगेको थियो मलाई त्यस्तै अब ढुङ्गाहरूकै काम थियो होइन अन्त ढुङ्गाहरूको काम गर्दाखेरि चाहिँ एउटा उताको साथी पनि थियो अन्त त्यो साथी चाहिँ बजारकै उयो आफन्त केही एउटा थिएछ होइन अन्त हामी काम गर्दै थियौँ त काम गर्दाखेरि चाहिँ त्यो अर्को साथीले होइन के के भन्थ्यो भनिरहन्थ्यो क्या टर्चरहरू गरिरहन्थ्यो होइन के के भनिरहन्थ्यो कामहरू अह्राइरहन्थ्यो अन्त हामीले पनि अब गर्नुपर्थ्यो अब नमान्नु पनि कसरी होइन हामीले गरिरहेको हुन्थ्यो कामहरू होइन अब त्यो मान्छेसँग त्यस्तो बोल्थिनौँ होइन अन्त काम गर्नैपर्थ्यो अब अन्त साथीले अब साथीले लगेको हो होइन पैसा कमाउनुको लागि अन्त त्यति त गर्नुपर्यो अब हामीले त्यति त झेल्नुपर्छ होइन त्यस्तो गर्नुपर्छ अनि कतिवटा ठाउँमा त्यस्तो हुँदोरहेछ होइन त्यस्तो पनि हुँदोरहेछ भन्ने थाहा पाएँ अन्त त्यस्तो थाहा पाएँ अन्त पुरा टर्चरहरू दिइरहन्थ्यो के त्यो मान्छेले चाहिँ पुरा कामहरू अह्राइरहन्थ्यो अन्त कामहरू अह्राइरहँदाखेरि कोही बेला झगडाहरू पनि हुन्थ्यो अब सानोतिनो झगडाहरू पनि हुन्थ्यो होइन तर त्यस्तो हुन लाग हुन पुग्थ्यो अब झगडाहरू पनि हुनपुग्थ्यो होइन तर हामी त्यस्तो त्यो मान्छेसँग बोल्थिनौँ त्यस्तो बोल्नु त बोल्थिनौँ केही भयो भने पनि अब भन्छ नि त्यो मान्छेले अब जोड जोडले बोल्यो भने पनि हामी उता फर्केर बस्ने गर्थ्यौँ होइन अन्त के गर्नु अब हामी पैसा कमाउनु लागि गएकै हो अब ठुल्ठुलो स्वरहरूले पनि बोल्नुभएन होइन अन्त काम गर्नु गएकै थियौँ पैसा कमाउनुलाई गएको पैसा कमाउनुको लागि गएको थियौँ अनि त्यसरी नै हामीले त्यो नमिल्ने साथीहरूसँग चाहिँ त्यसरी नै झेलेको थियौँ होइन अन्त रिस कन्ट्रोल गर्थ्यौँ होइन

परपरै पर परपरै गएर समस्याको समाधान गरेँ